हजुर मेरो अब यति बेला बि बिउ बिरुवाहरू कसरी जोगाउनु पर्ने भने अब यति बेला घाम हुँदाखेरि चाहिँ अलिक डढे डढ्छ जस्तो लाग्छ अनि पानी पर्दाखेरि पनि पानीले भिजेर जान्छ भनेर ओतमै राख्छौँ बिउ बिरुवाहरू आब सिमीको बिउ धनियाँको बिउ रायोको बिउ मुलीको बिउ सबै हामी ओतमा राख्छौँ पानीले पनि भित भिजेर बिग्रिँदै न घामले पनि सुक्दैन होला भने अनि अब गरम महिनामा पनि त्यस्तै हो अब हामीले कसरी जोगाउनु पर्छ कहाँ राखेर जोगाउनु पर्छ त्यो हामीले अब विचार गर्नुपर्छ कहाँ राखेर हुन्छ अब यो फुलहरू पनि त्यही हो अब बर्खामा फुलहरू भिज बिग्रन्छ कुहिएर जान्छ भनेर ओतमा राख्नुपर्छ अब अरू बेला अब घामले सुक्छ भनेर पनि हामीले जोगाउनु पर्छ त्यसलाई ओतमा राखेर पानी सुकेर जान्छ पानी हाल्नुपर्छ त्यसरी नै अब बिउ बिरुवाहरू पनि हामीले जोगाउनु पर्छ ओतमा राखेर हुन्छ कि त्यसलाई घाममा राखेर हुन्छ कि पानी हालेर हुन्छ कि हामीले बिउबिरुवाहरूलाई चाहिँ एकदमै जोगाउनु पर्छ फुलहरू पनि फुलहरूको पनि त्यस्तै हो प्रेमुलाहरू पनि मसिनोदेखिको जोगाएर ओतमा राखेर हामीले जोगाउनु पर्छ अनि ओतमा राख्नुपर्छ अनि गरम महिनामा पनि त्यही हो घामले बिग्रन्छ अहिले ठन्डा महिनामा पनि पानी अहिले पनि त पानी परेर भरे ठुलो पानी परेर बिग्रन्छ भनेर चाहिँ ओतमा राख्छौँ हामी त त्यही त होला अब